हेलो यो अन्जली होटेल हो ए मैले खानामा के के छ अहिले त्यसमा स्विट डिसमा के के छ होला मलाई स्विट डिसमा एउटा आइसक्रिम पनि थपिदिनुहोस् ल